हेलो यो डोमिनोसको डेलिभरी ब्वाय बोल्नु भएको ए मैले मेरो अघि अर्डर प्लेस गरेको थिएँ कि हजुर मेरो पिज्जा र कोक गरेको थिएँ हजुर लार्ज साइज पिज्जा हजुर कहाँ आइपुग्नु भयो होला अहिले हजुर अघि म मैले पर्खिएको त अघि एक घण्टा भन्दा बेसी भइसक्यो हजुर अझ कति टाइम लाग्छ होला है तपाईँलाई आधी घण्टा अहिले कहाँ हुनु हुन्छ हजुर अघिदेखि पर्खेको त्यही छिटो हुन्छ भनेर मैले अनलाइन अर्डर गरेको

कति अझ समय लाग्छ हजुर ए ट्राफिक जाममा हुनु हुन्छ हजुर ए हुन्छ हुन्छ आधी घण्टा त होइन मलाई पन्ध्र मिनटमा चाहिँ ल्याइपुर्याइ दिनु होस् न कस्तो भोक लागिसक्यो कि

हुन्छ हुन्छ छिटो ल्याइदिनु होस् ल हुन्छ